हेलो नमस्ते भाइ ए मैले तपाईँको यो लेप्चा होटलमै कल गरेँ होला है ए म भाइ कलकताबाट बोलेको कि अनि मेरो लास्ट विक चाहिँ मेरो साथी कालिम्पोङ घुम्नु आउनु भएको थियो अनि भाइको नम्बर लिएर आउनु भएको थिएछ मेरो साथीले अनि उहाँहरूलाई कालिम्पोङ एकदमै मनपर्यो अरे अनि हामी पनि एक दुई दिनमा आउँ कालिम्पोङ घुम्नु आउने प्लानिङ मिलाउँदैछौँ त्यही भएर भाइलाई कन्ट्याक्ट गरेको थिएँ कि ए भाइको उयो त्यो होटेलमा ल फुडिङ लजिङ कस्तो खालको छ भनेर बुझ्नुलाई नि हजुर हजुर ए हजुर भाइ अनि तपाईँहरूले चाहिँ कालिम्पोङभित्र मात्रै घु मतलब घुमाइदिनु हुन्छ कि अब जस्तै मिरिक दार्जिलिङहरू पनि सुनेको थिएँ होइन अब त्यतातिर पनि घुमाइदिनुहुन्छ हजुर ए हजुर अनि त्यो के रे डेलो चाहिँ मैले नाम मात्रै सुनेको कि अन्त डेलो चाहिँ कालिम्पोङमै पर्छ है हजुर ए हजुर त्यो गुम्बाहरू रहेछ नि ठुलो ठुलो त्यो त्यस्तो त्यताहरू पनि लानुहुन्छ ए भाइ मतलब गाडी चाहिँ उयो जस्तै ट्राभल गर्नुपर्यो भने चाहिँ भाइकै होटलकै छ कि बाहिरबाट गर्नुपर्छ हजुर हजुर हुन्छ त म अब आउँछु अनि तपाईँको सबै साथीसँग बात त भएको छ मेरो कि अनि म हामी यहाँबाट हिँडेपछि तपाईँलाई कन्ट्याक्ट गर्छौँ हामीलाई एभाइलेबल गराइदिनुहोस् न है हुन्छ हुन्छ नमस्ते